स्थानीय मनोरञ्जन विकल्पहरूको है हरूमध्येमा चाहिँ हाम्रो कालिम्पोङ्गको स्ट्रिट फुड फेस्टिभल चाहिँ एकदमै राम्रो हुन्छ त्यहाँ चाहिँ धेरै प्रकारका लोकल अब खानेकुराहरू बनिन्छ है त्यसले चाहिँ अब पर्यटकहरू चाहिँ धेरै नै आकर्षित हुन्छ